धन्यवाद तपाईँको क्वेसनको लागि अनि म चाहिँ अहिले क्लास इलेभेनमा पढ्दैछु म चाहिँ कालिम्पोङ गर्लस हाइ स्कुल एकदमै नाम चलेको स्कुलमा पढ्दैछु म चाहिँ पहिलै सानराइज एकाडेमीबाट चाहिँ क्लास फाइभमा चाहिँ कालिम्पोङ गर्ल्स हाइ स्कुल गएको थिएँ अनि बिस्तरी बिस्तारी क्लास फाइभ सिक्स सेभेन एट नाइन टेन गर्दै मेरो माध्यमिकको बेला आयो होइन अनि माध्यमिक दिइसकेर चाहिँ अब मेरो जीवनको पहिला अब स्ट्रिमहरू चुज गर्ने छान्ने त्यस्तो समय आएको छ अन्त मैले चाहिँ आर्ट्स लिएर पढ्दैछु अनि आर्ट्स लिएर पढ्दाखेरि चाहिँ अब सबैले भन्यो अब मेरो राम्रो मार्क्स थियो त्यही भएर सबैले भन्यो साइन्स लिइ न साइन्स लिइ सक्छस कमर्स लिइ न कमर्स सक्छस त्यसरी भन्यो होइन तर होइन मलाई चाहिँ अब मनले नै आर्टस चाहिँ आर्टस चाहिँ लिनु मन परेको थियो होइन अनि आर्टसै लिनु मन परेको थियो किनभने आर्टसलाई मान्छेहरूले एकदमै हेला गर्छ यसमा त बुद्धु बुद्धु बस्छ पर्सेन्टेज कम्ती आएकोहरू बस्छ आर्टसमा त त्यस्तोहरू पढ्छ त्यस्तो भन्छ तर होइन आर्टसबाट नै कत्रो कत्रो आइएएस अफिसर आइपिएस अफिसर अझै अरू के केहरू टिचरहरू सबै आर्टसबाट नै प्रायः हामीले आफ्नो जग्गाहरू नै आर्टसबाट नै छान्न सक्छ होइन त्यही भएर चाहिँ मैले आर्टस लिएको अन्त आर्टस चाहिँ मैले आर्टस लिनुको पछि मेरो अझै एउटा चाहिँ के हो भन्दा मैले चाहिँ आर्टसमा चाहिँ जियोग्राफी लिएँ किनभने क्लास टेनमा चाहिँ मेरो एकजना मिस हुनुहुन्थ्यो जियोग्राफी मिस हुनुहुन्थ्यो उसकोबाट चाहिँ म एकदमै इनफ्लुएन्स भएको थिएँ अब ऊ उसले उ मेरो क्लास टेनमा टिचर हुनु हुँदैन थियो भने मैले आर्टस लिँदिनँ पनि थियो होला म साइन्स नभए कमर्स नै लिने थिएँ होला होइन तर ऊ मिस चाहिँ एकदमै राम्रो हुनुहुन्थ्यो जियोग्राफी टिचर हुनुहुन्थ्यो उसलाई देखेर नै चाहिँ म चाहिँ यस्तो लाग्छ कि म ऊ मिस जस्तै हुन सक्छु ऊ मिस जस्तो एकदमै राम्रो हुनुहुन्छ मिस चाहिँ पहिला हामीलाई माध्यमिकको बेलामा पनि साह्रै राम्रो भन्ने गर तिमीहरू गर्न सक्छ पढ नानी त्यस्तो भन्ने होइन ऊ एकदमै राम्रो टिचर हुनुहुन्थ्यो उसले बुझाएको पनि राम्ररी बुझ्ने अन्त मलाई लाग्यो आर्टस लिएर नै त यत्रो यत्रो टिचरहरू हुन सक्नुहुन्छ यत्रो राम्रो राम्रो हुनु सक्नुहुन्छ अनि किन हामी चाहिँ साइन्स लिएर उत्यो गर्नु भनेर चाहिँ मैले चाहिँ अब आर्टस लिएको साइन्समा पनि त्यस्तो होइन राम्रो छ तर म चाहिँ आर्टस लिनुको मेरो एउटा कारण चाहिँ त्यो मेरो पहिलाको मेरो क्लास टेनको रजनी राना मिस नै हुनुहुन्छ एउटा कारण चाहिँ मेरो आर्टस लिनुको चाहिँ किनकि एकदमै माया गर्ने मलाई मिसकोबाट चाहिँ म एकदमै इनफ्लुएन्स भएको थिएँ होइन एकदमै मलाई पढ्न मन लाग्ने मिसले भनेको शब्दहरूले गर्दा चाहिँ मलाई एकदमै पढ्न मनपर्ने मलाई जियोग्राफी मन नपर्ने सब्जेक्ट हो मलाई अल्छि लाग्ने सब्जेक्ट हो तर मिसले गर्दा चाहिँ मैले अहिले पनि क्लास इलिभेनमा पनि मैले जियोग्राफी नै लिएर पढेको छु किनकि अब मज्जा आउने मिससँग पढ्नु प्र्याक्टिकलहरू गर्न पनि मज्जा आउने मिसले त्यो बुकभन्दा बेसी बाहिरकोहरू भन्नुहुने होइन अन्त त्यही भएर चाहिँ हामीलाई पढ्दा पनि दिमागमा सट सट जाने मज्जा आउने पढ्न त्यही भएर चाहिँ मेरो एउटा कारण चाहिँ मिस नै हुनुहुन्छ होइन अनि मैले घरतिर पनि सल्लाह गरेँ घरमा पनि भन्दा चाहिँ मलाई आर्टस नै लिइ भन्नुभयो होइन अनि बिस्तारै नै म आर्टसबाट नै अब बिस्तारो बिस्तारो अघि बढ्छु होइन त्यही भएर चाहिँ मैले क्लास इलेभेनमा चाहिँ आर्टस नै लिएको थिएँ धन्यवाद